ग्रामीण अनि सहरी क्षेत्रमा खेल खेल्नको धेरै प्रकारको भिन्नताहरू देख्न पाइन्छ सर्वप्रथम कुरा गर्नपर्दा ग्रामीण क्षेत्रकोलाई हामीले पछाडि कुरा गर्ने गरौँ र पहिले सहरी क्षेत्रको खेलहरूलाई प्रथम प्राथमिकता दिने गरौँ विशेष सहरी क्षेत्रमा कुनै पनि खेल खेल्नको लागि खेल खेल्नको लागि चाहिने सामग्रीहरू सजिलै रूपमा पाइन्छ सर्वप्रथम भन्नपर्दा जस्तो उदाहरणको लागि एउटा सहरी क्षेत्रमा ग्राउन्डमा क्रिकेट खेल्नको लागि हामीलाई चाहिने भनेको ब्याट् बल अनि विकेट त्यसलाई अम्पायर पनि अम्पायरलाई चाहिने क्याप अनि किपिङले लगाउने ग्लोभ्सहरू भयो यो सबै कुराहरू हेल्मेटहरूदेखि लिएर हामीले सजिलै रूपमा दोकानमा पाइहाल्छौँ अनि यसलाई यदि हामीलाई मन नपरेको बेलामा हाम्रो साइज नमिलेको बेलामा हेल्मेटको साइजहरू नमिलेको बेलामा हामी यसलाई सजिलैसँगले फर्काउन पनि सक्छौँ अनि कम दाममा आफूले मनचाहेको दोकानमा आफूले रुचाएको दाममा पाउने गर्छौँ फुटबल पनि त्यस्तै प्रकारले फुटबल पनि हामीले धेरै प्रकारको छानी छानी पाउन सक्छौँ अनि बुट प्याडहरूदेखि लिएर जर्सीहरूदेखि लिएर सबै कुरा हामी सजिलैसँगले पाउन सक्छौँ र सहरमा यो कुराको फाइदा भएको हुन्छ साथसाथै सरकारले पनि विशेष कुनै पनि खेल अथवा कुनै पनि सेलेक्सनहरू गर्न पर्दाखेरी चाहिँ सहरी क्षेत्रबाट नै फर्स्ट प्रथम प्राथमिकता खेलाडीहरूलाई दिने गरेको पनि हामी पाउने गर्छौँ र अब कुरा गर्दाखेरि ग्रामीण क्षेत्रको कुरा गरौँ अब ग्रामीण क्षेत्रहरूमा चाहिँ के असुविधाहरू छ भन्दाखेरि विशेष अघि भनेको जस्तै खेल खेल्नको लागि चाहिने सामग्रीहरू सजिलैसँगले पाउन सकिँदैन र खेल्ने खेलाडीहरूले उनीहरूले चाहिएको सामग्री आफैँले बनाएर मेहनत गरेर बनाएर बनाएको सामग्रीहरूले खेल्नपर्ने हुन्छ जस्तै क्रिकेट खेल्नको लागि बल बजारबाट किनेर ल्याए पनि ब्याट किन्ने उनीहरूकोमा क्षमता रहेको हुँदैन किन भन्दाखेरि उनीहरूको आर्थिक स्थिति पनि धेरै कमजोर भएको कारणले गर्दाखेरि उनीहरूले आफै बनाएर खेल्नपर्ने हुन्छ अनि साथसाथै उनीहरूकोमा लगाउने पहिरिने पोशाकहरू पनि पर्याप्त रूपमा नभएको हुन्छ अनि साथसाथै कुनै पनि विभाग अथवा सरकारद्वारा उनीहरू समक्ष चयनकर्ताहरू पनि पुग्न सकिरहेको हुँदैनन् किनभने दर्गम क्षेत्रमा रहेको हुन्छ यसरी चयनकर्ताहरूलाई पनि आफ्नो सुविधाको हिसाबले उनीहरूले प्रथम प्राथमिकता सहरकोलाई नै दिइरहेको हुनाले गर्दाखेरि त्यस्तै प्रकारको भिन्नताहरू हामी खेल जगतमा देखिरहेका छौँ